अब हाम्रो इन्डिया चाहिँ अब ब्रिटिसले अब कब्जा गरेको थियो होइन अब दुई वर्ष जस्तो रुल गऱ्यो अब उनीहरूको अब उनीहरूकै शासनमा बस्नुपऱ्यो होइन हाम्रो नेपाली अब सबैजना इन्डियाको चाहिँ अब अन्त फिफ्टिन अगस्त फिफ्टिन अगस्त नाइन्टिन फोर्टी सेभेनमा चाहिँ इन्डेपेनडेन्स भएको रहेछ अन्त त्यहाँदेखि यता चाहिँ अब फिफ्टिन अगस्त मनाउँछ होइन धुमधामले अब यहाँ हाम्रो कालिम्पोङमा मनाउँछ सबै स्कुलको मार्चपास्ट खेलाउँदै आउँछ अन्त कसै कुन प्रायः स्कुलले ब्यान्ड ल्याउँछ अन्त डान्सहरू मजा आउँछ अब दा दामी बनाउँछ मनाउँछ अब दसैँ तिहार जस्तै अब त्योभन्दा पनि मजा आउँछ अब हामी केटाकेटीहरूलाई त दसैँ तिहारभन्दा पनि अब फिफ्टिन अगस्त चाहिँ मजा लाग्छ है अन्त